कालिम्पोङमा चाहिँ कालिम्पोङ जिल्लामा मुख्य मनोरञ्जनका छ तपाईँको हाम्रो छ माथि डेलोमा छ साइन्स सेन्टर अन्त आठ माइलमा छ ड्रिम थिएटर ड्रिम थिएटर जहाँ चाहिँ हामी मुभी हेर्न जान्छौँ अन्त हाम्रो छ मेला ग्राउन्ड जहाँनिर हामी हाम्रो कालिम्पोङ भरिको जे पनि खेलकुदहरू हुन्छ जस्तै ठुल्ठुलो प्रोगामहरू हुन्छ हामी मेला ग्राउन्डमा गर्ने गर्दर्छौँ अन्त पार्कहरूमा थुप्रै छ पार्कहरू जसमा चाहिँ एउटा मुख्य पार्क छ हाम्रो एकदम कालिम्पोङ टाउनमै छ इन्डसट्रियल पार्क अन्त माथि डेलोको छेउमा भयो साइन्स सेन्टर अन्त मेरो तल टिस्टामा राफटिङ पनि गराइन्छ इन्डसट्रियल पार्क चाहिँ तपाईँको एकदम निःशुल्क हो जो पनि जानुसक्छ त्यो चाहिँ पब्लिक पार्क हो थिएटरतिर त हेरी हेरी हुन्छ मुभीको दामहरू सिटहरू हेरी हेरी हुन्छ अब तपाईँ अगाडि बसेर हेर्नु भयो भने तपाईँको डेढ सौ अलिक मिडल पार्टमा बसेर हेर्नु भने दुई सौ अझै प्रिमियमा उइसमा बेन्चमा बसेर हेर्नु चहानुहुन्छ भने तीन सौहरू त्यस्तो हुन्छ राफटिङको चाहिँ थाहा भएन त्यही पन्ध्र सौहरू होला सायद राफटिङको साइन्स सेन्टरमा चाहिँ तपाईँको यो तिस रुपियाँ हो पर हेड थर्टी रुपिस पर हेड हो साइन्स सेन्टरमा र बगैँचाहरू त्यति नै हो कालिम्पोङमा अरू पनि थुप्रै छन् निक्कै पार्कहरू छ लेकहरू छ डेलोमा हामी सबै त्यहीँ घुम्न जान्छौँ र मजा आउँछ